हाम्रो यो दार्जिलिङमा चाहिँ अब एकदम हाम्रो नरेन्द्र मोदी प्रधान मन्त्रीज्यू जस्तो चाहिँ नेता आउनु पऱ्यो अनि मात्रै दार्जिलिङको डेभलोप हुन्छ हाम्रो दार्जिलिङमा चाहिँ के भने भनेदेखि गोजी भराउने र झोला भराउने नेताहरू मात्रै छन् आइले मैले देख्दा र सुन्दाखेरि

हाम्रो प्रधान मन्त्री नरेन्द्र मोदीजी जस्तो मान्छे आयो भने चाहिँ नेता आयो भने चाहिँ हाम्रो दार्जिलिङ डेभलप हुन्छ होला नभए त खोइ अब अजैसम्म त हाम्रो गोजी भराउने जोइ जोगी आयो कानै चिरुवा भन्थ्यो उहिलेको बाजे बोजूहरूले त्यस्तै नेताहरू मात्रै आउँछ आफूलाई हेर्ने मात्रै केही काम कुरोको लागि हामीरू बेकारीले मेरो छोरा त हुनु त अब डिप्लोमा गरेको छोरा छ डिप्लोमा गरेर नि बिटेक गरेको छोरा मेरो छोराको नाम त भारत गुरुङ तर कति चोटि नेताको पासमा म गएँ मेरो छोरा यति पढेको खोइ काम दिनुहोस् भनेर तर हाम्रो दार्जिलिङको नेताहरूले त हामी यस्तोलाई त नहेर्दो रहेछ उनीहरूले ठुलो ठालोलाई हेर्ने र आफ्नो गोजी भराउने मात्रै यस्तै छ हाम्रो दार्जिलिङ अब के गर्नु हामीहरू यस्तो गरीब मान्छेले बोलेको कसैले पनि सुनिदिँदैन अनि अब दार्जिलिङ चाहिँ कहिले पनि सुध्रिँदैन अब अर्को आयो गुरुङ आयो त्यस्तै छेत्री आयो त्यस्तै जुनै नेताहरू आयो पनि त्यस्तै हाम्रो अब जस्तो यहाँ हाम्रो देश भारत देशमा चाहिँ अहिले नरेन्द्र मोदीजी जस्तो प्रधान मन्त्री छ यस्तै हाम्रो दार्जिलिङमा एउटा नेता आयो भने मात्रै हाम्रो दार्जिलिङ स्वच्छ रूपले चिया बगानहरू बाटो घाटोहरू भयो सब बेरोजगारीलाई रोजगारी यस्तो हुन्छ हुन सक्छ नभए त जिन्दगी भर अब मैले असी वर्ष पुगिसकेँ जिन्दगी भर दार्जिलिङ कहिले डेभलप हुँदैन जुनै जोगी आयो त्यो कानै चिरुवा भने जस्तो गोजी भराउने मात्रै हो